स्पष्ट तारा हेर्न म कतै जानु पर्दैन किनभने यो कोही बेला आकाशमा उज्यालो पनि देखिन्छ अनि यो लाइट प्रदूषणले गर्दा तारा अवलोकनलाई कसै गरी यो हाम्रो मात्रै यो पाहाडी क्षेत्र भएकोले गर्दाखेरि त्यति साह्रो लाइट प्रदूषण हुँदैन र त्यसले गर्दाखेरि आकाशहरू कोही बेला सफा तारा नि देखिन्छ र यसले गर्दा हामीलाई कुनै असर परेको छैन